दादा अस्ति क्याउ तपाईँकोबाट लगेको खाता त के हौ के साह्रो महँगो हौ आम्मामाम खोई पहिलातिर हामीले किन्दाखेरि चौध रुपियाँको खाता अलिक मोटो नै पाउँथ्यो अहिले त तिस रुपियाँको खाताधरि आम्मामामा पात्ला न पात्ला विचराहरू नानीहरूले लेखेको लेखेकै सकिहाल्छ फेरि अर्कोपल्ट ल्यायो पेजहरू पनि के साह्रो कम्ती कम्ती राख्नुभएको हौ है त्यो खातामा त आम्मामाम प्राइस हेऱ्यो फेरि यस्तो साह्रो एक्सपेनसिब पैँतिस रिपियाँ हन सिक्स्टी एट रुपिसको खाता पनि के साह्रो पात्ला त्यो हजुर अलिकति लङ एक्स्ट्रा क्या रोलमै हो नानीहरूले प्राइमेरी सेक्सनमा चलाउने खाताहरू त हो अब हजुर तर पनि के साह्रो महँगो हो अप्पई पहिला त त्यस्तो थिएन त त्यस्तो साह्रो महँगो खोई तपाईँहरूको दोकानमा त मलाई अलिकति एक्सपेनसिभ लागेको जस्तो लाग्यो हौ दादा खै औ अ अलि परको त्यो दोकान त्यो बन्दुमा त्यो उयेसमा त त्यो दोकानमा त त्यति साह्रो स्टेसनेरीमा त त्यस्तो साह्रो महँगो लागेन तर यहाँ चाहिँ अलिकिति मलाई त्यस्तो महँगो लाग्यो अब फेरि नानीहरूले भन्छ यहीँबाट लगिदेउ भन्छ स्कुलबाट प्रियरिटी पनि तपाईँकै दोकानलाई दिएको रहेछ अन्त त्यो दोकानमा भन्दा त्यो परको स्टेसनरीभन्दा र तपाईँको स्टेसनमा अलिकति कम्पेर गर्दा चाहिँ महँगो लाग्यो अलिकिति तपाईँको दोकानको खाताहरू चाहिँ यति साह्रो महँगो रहेछ सदा हामीले पहिलातिर चलाउने खाताहरू पनि महँगो पनि लङ लास्टिङ एकदमै खाता पनि मोटो र दाम पनि कम्ती अहिले त दाम पनि यस्तो साह्रो महँगो खाताको त्यो उसहरू पनि क्वान्टिटी पनि कम्ती एकदमै लेख्यो एकहप्ता जस्तोमा सकी पनि हाल्ने पेजहरू फेरि अर्को स्तो साह्रो महँगो भइसकेछ